मेरो नजिकै स्टेसनरी सामाग्रीहरू पाउने दोकान छ त्यहाँ चाहिँ अब क्ले यो रिबन भयो बटन्स भयो एफोर साइज पेपरहरू भयो हरेक कुराको क्राफ्टको सामानहरू पाउँछ अब मलाई चाहिँ अब केमा रूचि छ भने पेन्टिङहरू गर्ने भयो अब क्राफ्टहरू बनाउने हरेक क्लेले जस्तै कि अब प्लास्टिकको बटल लिएर अब लालटेन बनायो अन्डाको खोलबाट पनि हामीले मतलब गुडियाहरू बनाउन सक्छौँ बटलबाट फ्लासहरू बनाउन सक्छौँ मतलब पटहरूमा पेन्टिङहरू गरेर बनाउन सक्छु सक्छौँ अनि मलाई चाहिँ म चाहिँ केमा बेसी रूचि छु भने चाहिँ मलाई चाहिँ अब ड्रयिङहरू गर्नु उयेस कपडामा पेन्टहरू गरेर गर्नु वालतिर पेन्टहरू गर्नु राम्रो लाग्छ रूचि लाग्छ